हेलो अङ्कित ओइ कता छस् चिनिस् मलाई ए अन्त ठिकै छस् ए अनि घरमा सबै ठिकै छ ए अन्त सुन न मलाई एउटा सोध्नु थियो नि मलाई टाइगर हिल जानु छ हौ त्यसपछि रक गार्डन त्यहाँदेखि फेरि सिंहमारीको जिप लाइन जाउँ भनेको अन्त तेरोमा कुनै चिनजान ड्राइभरहरू छ छ भने एउटा एकजनाको नम्बर दे न त्यस्तो नराम्रो कुराहरू त खाँदैन होला नि है अन्त गाडीमा सबै फिचर्सहरू होला एसी गीत अनि सामानहरू हाल्ने ठाउँ ए भाडाहरू सस्तै लिन्छ होला है ए ल ल मलाई नम्बर पठाइ दे ल म ड्राइभरसँग बात मार्नुपर्यो अनि भाडाहरू मिलाउनु पर्यौ ल ल ओइ बोल्दै गरौँ ल ल राखेँ ल